हेलो हेलो हेलो ए हजुर तपाईँ सुजता दिदी हो सब्जी दोकानको ए त्यही त मलाई नि बिहाको लागि सब्जी चाहिएको थियो त अनि त्यही भएर अर्डर गर्नु थियो अनि त्यही भएर नि मैले तपाईँलाई कल गरेको थिएँ लगभग दुई सौजना जति मान्छे छ हो त्यसको लागि चाहिँ मलाई आलु प्याज यसरी टमाटर अनि सबै सब्जीहरू चाहिएको थियो तपाईँकोमा पनिर अनि त्यसपिछे मसरुमहरू पाउँछ ए हजुर त्यही त प्याजहरू आलुहरूको चाहिँ भाउ चाहिँ अहिले कसरी छ

हजुर सब्जीमा चाहिँ बड बोडीहरू छ हजुर मिक्स कि यसरी यो बैगुनहरू मुलाहरू सबै हालेर मिक्स भेज बनाउनु भनेको थिएँ कि हामीलाई त त्यति बेसी आइडिया पनि छैन अनि तपाईँलाई त सब्जी दोकानको मान्छे भनेर नि अब दुई सौजनाको लागि कसरी कति लानुपर्ने भनेर नि त्यही एस्टिमेट गर्नु थियो तपाईँसँग हो तपाईँहरूलाई थाह हुन्छ नि त्यही हो

होइन पनिर पनि घरमा बनाएको अलिकति छ तर घरमा बनाएको त कति डेढ केजी जति मात्तै छ अरू चाहिँ सबै तपाईँकैबाट ल्याऔँ भनेको अनि पनिरमा हाल्ने मटर फ्रोजन पिस पनि त चाहियो अनि त्यस्तै कति लाग्ने लाग्छ भनेर नि पनिर खाने चाहिँ खास भेज चाहिँ बेसी छैन हाम्रोमा आइटम बेसी छैन के छ भन्दाखेरि मासु छ खसीको मासु कुखुराको मासु माछा अनि एउटा मिक्स भेज छ अनि चटनी अनि त्यसपिछे सिधै भात हो त्यति नै हो अनि पनिर उयेसको लागि अनि पनिर र मसरुम चाहिँ भेजको लागि हो

बिसजना जति हजुर दुई सौजनामा बिसजना जति मात्रै छ भेज खाने चाहिँ उनीहरूको लागि चाहिँ अब पनिर र उयो कत् कति ल्याउनुपर्ने च्याउ भनेर चाहिँ हिसाब गरिदिनु नि भनेर नि

हुन्छ च्याउमा पनि भेराइटी छ होला नि है हुन्छ हुन्छ म आउँछु नि ल अनि सबै बसेर सल्लाह गरौँ न तपाईँहरूले नै एस्टिमेट गरिदिनु न कति लानुपर्ने त्यति मान्छेको लागि भनेर हुन्छ थ्याङ्क यू म भोलि आउँछु नि ल हुन्छ थ्याङ्क यू